मलाई चाहिँ बिहाहरूतिर अब थुप्रो मान्छेहरूलाई खाना पकाउने अनुभव छ अनि हामीले चाहिँ दसजना जस्तो दस एघारजना जस्तो मिलेर खाना पकाउँछौँ गाउँको बिहाहरूतिर अन्त अब मैले भात पकाएँ भने अब अर्कोले मासु पकाउँछ अर्कोले पनिर अर्कोले अचार बनाउँछ त्यस्तो गर्दै हामी बनाउँछौँ अन्त कसैले के प्याज काट्छ कसैले टमाटर काट्छ कसैले खोर्सानी काट्छ कसैले पनिर काट्छ त्यसरी पकाउँछौँ कसैले पानी बोक्छ हौ त्यसरी गरेर सबैजना मिलेर नै पकाउँछौँ खाना बिहातिर बिहामा थुप्रो अब कोही बेला त दुई हजार तिन हजार पनि आउनसक्छ मान्छेहरू अनि कोही बेला अब पकाइसकेको खानालाई फेरि पनि पकाउनुपर्छ नपुगेर त्यस्तो हुन्छ